मेरो नाम असरफ अली हो कि तपाईँको के भन्छ वेगनर छ नि गाडी तपाईँको के भन्छ यता साइट सिनहरू गराउनु हुन्छ आच्छा म कालिम्पोङ पहिला निक्कै पहिला आएको तर रामरी घुम्नु पाएको छुइनँ कि अन्त यहाँ कुन कुन चाहिँ ठाउँ छ हौ घुम्ने ठाउँहरू चाहिँ ए आच्छा यो यति घुम्नुमा एक दिनमा घुम्नु सक्छ

हामी भयो भने चारजना आउँछ होला

भनेपछि आच्छा सो एकदिन यो डल्लै ठाउँ घुमेको कति जस्तो लाग्छ होला हौ यसो डिस्काउन्टहरू हुँदैन कालिम्पोङकै मान्छे हो म त बाहिर गएको थिएँ तर अब यहीँकै हो हुनु चाहिँ भन्नुहोस् न हौ कति हुन्छ यसो फिफ्टिनसम्म ठिक हुन्थ्यो होला आफ्नै गाडी छ तपाईँको होइन घुमाउनु गाइडको काम पनि तपाईँ गरिदिइहाल्नु हुन्छ होइन आच्छा त्यहाँ खानाहरू चाहिँ कस्तो छ हौ के के पाउँछ होला हौ त्यहाँतिर मतलब डेलोहरूतिर केही आइडिया छ खाना नि हुन्छ नि प्याराग्ल्याइडिङ महँगो होला

आच्छा त्यो के भन्छ कफेरबाट दाम्मी भ्यू पोइन्ट देख्छ हरे नि त्यहाँ गएको चाहिँ कति लाग्छ होला हौ जानु आउनु नि त्यहाँ तपाईँ भनेपछि होल्ड गर्नु हुन्छ अन्त राति त्यहाँ तपाई कि कसो एक रात अगाडि जानु एक दिन अगाडि जानु पर्छ त्यो सन राइज हेर्नु लागि कि बिहान कि त्यही दिन बिहानै हिँड्नु एक दिन अगाडि जानुपऱ्यो नि त्यहाँको यस्तो केही रेटहरू थाहा छ होला तपाईँलाई कति पर्छ होला होमस्टेमा बसेको ए त्यो कफ् कालिम्पोङ घुमेर फेरि कफेर जानु एकदिनमा त मिल्दैन होला आच्छा त्यहाँदेखि कालिम्पोङदेखि नोकडाँडा कति टाढो छ होला हौ त्यहाँतिर त कति लाग्छ रहेछ नि ए नोकडाँडा चाहिँ टाढो हो ए त्यहाँ एन्ट्री फी नि लाग्छ त्यहाँ गएको त्यहाँ झिल छ अरे नि झिल छ अरे नि त्यहाँ नि एन्ट्री फीहरू लाग्छ बोटहरू ए बोटहरू ए हुन्छ म एकपल्ट अझै फेमिलीसँग सल्लाह गर्छु ए तप कति टोटल चाहिँ कति लाग्ने रहेछ भन्नुहोस् त पैसा मतलब कालिम्पोङ बजार र त्यहाँदेखि कफेर

अन्त नोकडाँडा अहिले पछि डिसाइड गरौँ अहिले यति मात्रै भनिराख्नु नि हजुर

हुन्छ मो बेल्कासम्म तपाईँलाई कन्फर्म गर्छु नि ल हुन्छ थ्याङ्कयू